म चाहिँ प्राय अब नेपाली ल्याङ्ग्वेज लोक् लोकल न्युजहरू नै हेर्ने गर्छु न्युजहरूमा जस्तै अब यहाँ दार्जिलिङ टिभी हिम् हिमालय च्यानल सङ्कल्प च्यानलहरूमै न्युजहरू हेर्ने गर्छु